म चाहिँ यस्तो खालको मान्छे हो कि जसले चाहिँ हेल्दी लाइफस्टाइल फलो गर्दैन जो चाहिँ जङ्क फुड खान्छ योगा एक्सर्साइज केही गर्दैन जस्ट हुन्छ सुतेँ बसेँ खायो केही छैन के हेल्दी के अनहेल्दी अयली फुड खायो दिनभरि सुतेँ बसेँ एक्सर्साइज योगा भन्ने केही छैन हो तर जति मेरो क्लास बढ्दै गयो लाइक म स्टुडेन्ट थियो म क्लास चढ्दै गयो होइन सिक्स सेभेन एट त्यसको बाद चाहिँ के भयो भन्दाखेरि चाहिँ अब स्ट्रेस खाल चाहिँ स्ट्रेस एङ्जाइटी भन्ने थाहाहरू लाग्नु थाल्यो क्या त्यसको बाद चाहिँ प्रेसर हुनु थाल्यो गुड मार्क्सको लागि त्यसको बाद कम्पिटिसन हुनु थाल्यो स्टुडेन्ट्सहरूमा को गुड को ब्याड कसको एकाडेमिक पर्फेर्मेन्स बेट्टर यो त्यो त्यहाँ चाहिँ हु हुँदो रहेछ भन्दाखेरि मेन्टली चाहिँ प्रेसर बढ्दो रहेछ क्या त्यतिखेर मेन्टली प्रेसर बढेपछि चाहिँ हामी बोल्ड टाइपको हुँदो रहेछ हामीले के सही के गलत अलिक हाम्रो त्यो सोच्ने क्षमताहरू चाहिँ ब्यालेन्समा नहुँदो रहेछ त्यसको कारण मलाई म चाहिँ कस्तो खालको थियो भन्दाखेरि म चाहिँ पुरा ओभर थिङ्कर थियो म बहुत सोच्थेँ म चाहिँ एउटा ओभर थिङ्कर थिएँ जब मलाई फेमिली मेम्बर्सहरूले मलाई मेरो क्लास मेट्सहरूसँग कम्पेयर गर्दाखेरि आस्ते आस्ते म चाहिँ आफू आफूमा कन्फिडेन्ट लुज गर्नु थालेँ क्या आफू आफूमा मलाई लाग्नु थाल्यो म युजलेस रहेछ मेरोमा केही क्षमता छैन ए यो त्यो त्यले गर्दा मेरो के भयो आस्ते मेरो हर्मोन्सहरू पनि अनब्यालेन्स भयो एज बढ्दै जब तपाईँ हामी टिनेज एजमा पुग्दो रहेछ त्यतिखेर चाहिँ हाम्रो एजहरू पनि हाम्रो हर्मोन्स लेभलहरू अप हाई लो यस्तो हुँदो रहेछ त्यतिखेर चाहिँ के भयो भन्दाखेरि किन हो किन मलाई एङ्जाइटिस अब त्यो भयो मैले थाहा पाएँ कि एङ्जाइटिसहरू के हो बादमा के भयो मेरो हर्मोन्सहरू इम्ब्यालेन्स हुनु थाल्यो त्यसले गर्दा मलाई पिम्पल्सहरू आउनु थाल्यो त्यो पिम्पल्स आएर मलाई झन् आफू आफूमाथि कन्फिडेन्ट लुज गर्नु थालेँ मैले मान्छेको छेउमा जानु कम्ती मैले एक्सेप्ट आफू आफूलाई एक्सेप्ट गर्नु नसकेको त्यसको बाद झन् हुन्छ म सोसियल ग्यादरिङमा जानु कम्ती भयो त्यसले गर्दा झन् एक्लै एक्लै बस्ने भएँ एक्लै एक्लै बसेपछि के हुँदो रहेछ भन्दाखेरि लोन्ली हुँदो रहेछ झन् ओभर थिङ्किङ बढाउँदो रहेछ त्यसको कारणले चाहिँ म अलिकति लोन्ली यस्तो यस्तो भयो क्या मो मान्छेहरूसँग त्यत्ति घुल नमिल्ने लोनली टाइपको फिल गर्ने लाग्ने कि मेरो दुखः कसैले नबुझ्ने मेरो फेमिली मेम्बर्सले पनि नबुझ्दो रहेछ यस्तो फिल हुँदो रहेछ क्या जब मलाई त्यो फिल हुनु थाल्यो मैले बादमा चाहिँ आफू आफूले मैले कतिवटा भिडियोहरू मोटिभेसनल भिडियोज त्यतिखेर हेर्दाखेरि चाहिँ कतिवटा चिजहरू चाहिँ मैले थाहा पाएँ यो त मेरो टिनेज एजहरूले गर्दा पनि अब एउटा एज पुगेपछि चाहिँ आफ्नो माइन्ड त्यस्तो हुँदो रहेछ भन्ने भयो त्यसको बाद चाहिँ मैले सोच्नु थाल्यो त्यहाँबाट मैले आफू आफूमाथि सोचेँ कि यसरी म घरभित्र बसेर हुँदैन यसरी ओभरथिङ्क गरेर हुँदैन यसरी एक्लै बसेर हुँदैन अब आफूमा चेन्ज गर्छु त्यसको बाद चाहिँ मैले के गरेँ भन्दाखेरि मैले सोचेँ म आफ्नो कन्फिडेन्स लेभल गेन गर्छु योगा मेडिटेसन गर्छु भनेर सोचेँ मैले आस्ते आस्ते त्यसको बाद मैले के गरेँ हलका म अलिकति भए पनि एउटा डेली हेबिट्समा अलिकिति चेन्ज ल्याउँछु न त्यसले इम्प्रुभमेन्ट हुन्छ कि भनेर सोचेँ थुप्रोले सजेस्ट पनि गरे योगा हेल्थको लागि बहुत बेनिफिसियल हो तिम्रो हर्मोन्सहरू ब्यालेन्स गर्छ तिम्रो माइन्ड फ्रेस गर्छ सबैले मलाई एड्भाइस पनि गर्यो मैले पनि सोचेँ ट्राई लिँदा के हुन्छ त्यसको बाद मैले अलिकति पहिला पहिला ट्राई गर्नु थालेँ फर्स्ट यही थियो कि म पहिला अलिक छिटो उठ्नु थालेँ अब पहिला छिटो उठ्थिनँ सिम्पली म अलिकति छिटो उठ्नु थालेँ अन्त दिनमा कम से कम पनि उठेर कम से कम पनि दस मिनट मुस्किलले पनि दस मिनट गर्थेँ क्या फिल नै लाग्थेन गर्नै मन लाग्थेन अनि ट्राई लिएँ हलका टेन मिनेट्स ट्राई गरेँ आफू आफूले आफू आफूलाई मैले च्यालेन्ज गरेँ क्या जसरी पनि म ट्वेन्टी वान डेज चाहिँ कम्प्लिट गर्छु योगा योगाको एउटा च्यालेन्ज मैले लिएँ ट्वेन्टी वान डेजको आस्ते आस्ते मैले टेन मिनेट्स चाहिँ कन्टिन्युवसली गर्नु थालेँ मन एकदम लाग्थेन तर पनि मैले अहँ गर्नैपर्छ भनेर मैले गर्नु थालेँ टेन मिनट्स फर्स्ट डे केही इम्प्रुभमेन्ट छैन सोचेँ कि सेकेन्ड दिनमा नगरौँ होला फाल्टु मनले सोचेँ तर पनि अहँ ट्वेन्टी वान डेजको च्यालेन्ज लिएको छु गर्नुमा के जान्छ फेरि नेक्स्ट डे छिटै उठेँ फेरि गर्नु थालेँ कि टेन मिनट्स सेकेन्ड दिन पनि त्यही भयो हे नगरौँ होला हो जस्तो लाग्यो केही चेन्जेस देखेको छुइनँ आफूमाथि ए थर्ड डे थर्ड डे पनि गर्नु थालेँ थर्ड डे फोर्थ डे जबरजस्ती ट्वेन्टी वान डेजको मैले च्यालेन्ज लिएको थिएँ अल्दो मलाई गर्ने मन थिएनँ तर पनि मैले जबरजस्ती गरेँ एक हप्ता एक हप्ता बाद अलिकति कता कता मलाई आफूमा चेन्जेस लाग्नु थाल्यो जो मेरो नेगेटिभ थिङ्किङ थियो हलका भए पनि मो पोजेटिभ सोच्नु थालेँ हलका म लोन्ली थिएँ अलिकति भए पनि तर म लोन्ली भएसम्मै ओभर थिङ्क गर्नु कम्ती भयो मलाई त्यस्तो फिल भयो क्या हो अलिकति भएम मलाई आफ्नो भित्र चेन्जेस फिल भयो ए हलका अहिले साँच्चैको गर्दो रहेछ क्या हो भन्ने भयो त्यसको बाद किन गर्नुमा केही त छ लाइक यत्तिकै टाइम वेस्ट हुँदैन गर्छु म योगा गर्नुमा के चाहिँ छ हेल्दी हुन्छ भनेर मैले सोचेको रमाइलो होला मै कति भयो त्यसको बाद ट्वेन्टी डेज जस्तो रेगुलरली गरेँ मैले ट्वेन्टी वान डेजको च्यालेन्ज थियो मैले ट्वेन्टी वान डेज कम्प्लिट गरेँ मैले देख्दाखेरि ट्वेन्टी वान डेजमा मैले के इम्प्रुभमेन्ट पायो भन्दाखेरि चाहिँ यसो हेर्दा त मलाई आफू आफूलाई अलिकति भए पनि म पहिला स्याड त्यसै ओभर थिङ्क गर्थेँ तर ट्वेन्टी वान डेजमा चाहिँ अलिकति मलाई फरक फिल भयो आफू आफूलाई हुन्छ नि लाइट फिल भयो पहिला आफूलाई किन हेभी फिल हुन्थ्यो मलाई थाहा किन टेन्सन लिएर अरूले के सोच्ला यस्तो बात नेगेटिभ बेसी सोच्ने बात बातमा मैले आफू आफूमाथि देखेँ कि पोजेटिभ सोच्ने भयो अरूले के सोच्छ भनेर त्यो मैले सोच्नु छोडिदियो अरूको ओभर थिङ्क गर्नु मैले आफ्नो कम्ती गरेँ त्यस्तो भयो मलाई इम्प्रुभ अन्त ड्युरिङ मैले त्यो डेजमा चाहिँ मैले यो पनि च्यालेन्ज लिएको थियो कि म लाइक ओइली फुड्स एभोइड गर्छु एकदम सुगरी फुड्स एभोइड गर्छु जङ्क फुड पनि एभोइड गर्छु सके सक्दो होम मेड फ्रेस खानाहरू खान्छु जो चाहिँ लो सुगर लेकिन सबले भन्छ कि सुगर चाहिँ एकदम सुगर इज नोन एज सुगरलाई चाहिँ व्हाइट पोइजन पनि भन्दो रहेछ सुगर चाहिँ एकदम नराम्रो रहेछ आफ्नो जिउको लागि त्यही भएर एकदमै सुगर पनि आस्ते आस्ते क्विट गर्नु खोजेँ अलि हलका भए पनि आफ्नो यसमा इम्प्रुभमेन्ट देख्यो अलि हलका आफू आफूलाई मलाई के पहिला टायर्ड फिल हुन्थ्यो क्या थाकेको जस्तो थकान केही नगरिकन थाकेको जस्तो थकान हुन्थ्यो बादमा मैले योगा गरेर आफ्नो डाइटहरू अलिकति भए नि ब्यालेन्स गर्नु थाल्दा आस्ते आस्ते मलाई इम्प्रुभमेन्ट फिल भयो अलिकिति भए पनि म मान्छेहरूसँग मिल्नु थालेँ मलाई अलिकति भए पनि मान्छेहरू देख्दा नडराउने मान्छेको छेउमा आफ्नो ओपिनियन आफ्नो कुरा राख्नु सक्ने मेरो माइन्ड लाइट हुनु थाल्यो अरूले के सोच्छ मलाई चाहिँ थाहा छैन जे सुकै फ्युचर होस् यस्तो टाइपको भयो त्यसको बादमा फुडहरू पनि हेल्दी खाँदा म अलिकति चेन्जेस देखियो मेरो पिम्पल्स हराउँदै थियो र अलिकति भए पनि सायद मेरो हर्मोन्सहरू ब्यालेन्स भयो कि के भयो थाहा छैन तर अलिकति भए पनि बेसी होइन अलिकति भए पनि क्लियर अफ ग्रोथ हुँदै गरेको मैले आफू आफू एक्सेप्ट गर्नु थालेँ त्यस त्यस्तो हुँदा हुँदा मेरो वान मन्थ कम्प्लिट भयो मलाई राम्रो लाग्यो मलाई किन हो किन मनभित्रबाट नै योगा गरेर राम्रो लाग्यो सो मैले सोचेँ राम्रो के भयो सेकेन्ड ट्राई दिऊँ मैले सेकेन्ड त्यसको बाद फेरि नेक्स्ट मन्थ पनि गर्नु थालेँ रेगुलरली त्यही त्यसको बाद मैले के गरेँ भन्दाखेरि मैले आफ्नो टेन जो मैले स्टार्टिङमा टेन मिनट्स गर्थेँ मैले आस्ते आस्ते बढाउँदै गएँ टेन टेन मिनटदेखिन्को फिफ्टिन गरेँ फिफ्टिनदेखिनको मैले ट्वेन्टी गरेँ ट्वेन्टीदेखिको ट्वेन्टी फाइभ त्यसको बाद मैले अलमोस्ट दिनभरिमा मैले आधा घन्टा म्याक्स मिनिमम् चाहिँ आधा घन्टा गर्न थालेँ हनुमान पोस्चर ट्री पोस्टर बटरफ्लाई पोस्चर सिम्पल योगा त्यस्तो हार्ड योगा पनि होइन फर्स्ट फर्स्ट सिम्पली मैले नोर्मली मैले स्टेप्सहरू सबसे बेस्ट चाहिँ मलाई ब्रेदिङ् टेक्निक लाग्यो जो चाहिँ सास बसत्रिका के के प्रणा थुप्रै नाम छ त्यो सास आफ्नो सासमा ब्यालेन्स गर्नु सिक्दा चाहिँ त्यसले चाहिँ माइन्डमा पनि पनि एउटा राम्रो इम्प्याक्ट गर्दो रहेछ क्या आस्ते आस्ते त्यो गरी मलाई राम्रो फिल भयो त्यस्तो गर्दै गर्दै मैले मलाई आफू आफूलाई राम्रो फिल भयो मैले गर्नु कन्टिन्यु गरेँ त्यस्तै गर्दा गर्दा मैले फेमिलीहरूलाई पनि सजेस्ट गरेँ कि मलाई त अलिकति भए पनि राम्रै लाग्यो तपाईँहरू पनि गर्नु चाहनुहुन्छ भने गर्नुहोस् मलाई त राम्रै फिल भयो यतिकै हामीले दिनमा आफ्नो टाइम वेस्ट गर्नुभन्दा यतिकै आफूले पनि गर्दा के छ राम्रै त आफ्नो बडीलाई त राम्रो हुँदो रहेछ त्यसको बाद मैले मेरो दिन त्यस्तै भयो मैले दिन मेक्सिमम् थर्टी मिनट्स गर्नु थालेँ त्यसको बाद त्यसको बाद यत्तिकै गर्नु थालेँ म बेनिफिट्स आफ्नो जिउलाई फिल भयो अन्त मैले गर्नु थाल्यो बहुत राम्रो लाग्यो म सजेस्ट गर्छु कि सबैले गरोस् योगा इज भेरी गुड योगा बहुत राम्रो हो हेल्थको लागि माइन्डको लागि बडीको लागि